मानिसलाई चाहिँ खेलमा चाहिँ खेलले चाहिँ धेरै बाहिरको गेमहरूले चाहिँ धेरै आफ्नो शरीरहरूमा धेरै परिवर्तन आउनेछ र अहिलेको नानीहरू त अब त्यस्तो खेल खेल खेल्दैन हो घरमै बसेर मोबाइल हेरेरै आफ्नो दिन गुजार्छ तर के गर्नु गेम चाहिँ खेल्नहुन्छ बाहिर खेल्नुपऱ्यो फुटबल या क्रिकेट कुनै गेममा खेल्यो भने आफ्नो पनि अलिकति जिउ शरीर राम्रो हुन्छ हो जिउबाट पसिना निस्किन्छ केही रोगहरू हुँदैन रोगहरू धेरै फाइदा हुन्छ र गुणस्तरमा सकारात्मक प्रभाव पार्छन् र सबैले बाहिरको गेम गएर खेल्नु क्रिकेट खेल्नु फुटबल खेल्नु या सबै गेम खेल्यो भने चाहिँ आफ्नो शरीर पनि फिट बस्छ र केही बिमारहरू पनि लाग्दैन हो र सबै खेल्नुपर्ने कुरोहरू धेरै छन् गेमहरू या ब्याडमिन्टन भयो या फुटबल भयो क्रिकेट भयो या भलिबल यो गेमहरू सबैले खेलिदियो भने चाहिँ आफ्नो धेरै फाइदा हुनेछ हो अनि हामी पनि पहिला यसरी नै धेरै गेमहरू खेल्थ्यौँ हो क्रिकेटहरू खेल्थ्यौँ हामी साथीहरू भाइहरू मिलेर हामी एघारजनाको टिममा क्रिकेट खेलेर हामी आफ्नो जिउ शरीर एकदमै फिट राख्थ्यौँ र एकदम फाइदा पनि हुन्थ्यो र अहिलेको अब समयमा अब अहिलेको नानीहरू यस्तो गेमपट्टि त्यत्ति रुचि राख्दैन हो अहिलेको अब त्यो समयअनुसार नै भन्छ तर पनि अब एउटा गेम चाहिँ अब खेलेको राम्रो र आफ्नो शरीर एउटा आफूमा रोग कष्ट लाग्दैन हो त्यसरी गेम खेल्नु चाहिँ अब धेरै फाइदामन्दहरू छ आफ्नो जिउ शरीर पनि स्वास्थ्य रहन्छ एकदम फुर्तिलोपना पनि हुन्छ